मेरो आफ्नो गाउँको बारेमा भन्नु पर्दा है भन्नु पर्दा चाहिँ मेरो गाउँ मेरो गाउँको नाम चाहिँ है साङ्गमा साङ्गमा हो है अनि त्यहाँ बस्ने मानिसहरू है बारे मानिसहरूको बारेमा भन्नु पर्दा है उहाँहरू धेरै नै असल असल अनि मिलनसार हुनु हुन्छ है अनि गाउँमा बस्ने जति पनि मानिसहरू हुन्छन् है उहाँहरू एकदमै नै एकदमै राम्रो छन् अनि गाउँको वरिपरिको वातावरणहरू भयो है सबै सबै नै सबै नै असल छ अनि हामीले गाउँको कुरा गर्नु पर्दा चाहिँ गाउँका मानिसहरूमा चाहिँ एक अर्कामा है सहायता सहायता गर्नु गर्नको लागि धेरै नै अगाडि बढ् बढ्छन् त्यस अगाडि बढ्ने गर्छन् यसरी नै केही गाउँमा है कार्यहरू परे है नराम्रो कार्य वा शुभ कार्यहरू परे एक अर्कामा है धेरै नै सहायता गर्ने गर्छन् एक अर्कामा है एकदमै धेरै नै बिमारीहरू भए है एकदमै एक अर्कामा सहायता गरेर है उनीहरूको एक अर्कामा पुरा माया अनि मिलनसार पनि हुन्छन् एक अर्कामा धेरै नै माया गर्ने गर्छन् है यसै कारण मलाई चाहिँ मेरो गाउँको धेरै नै माया लाग्छ अनि मलाई धेरै पनि मन पर्छ पनि है मन पर्छ है आफ्नो गाउँको है अनि आम अनि मेरो गाउँका मानिसहरू धेरै नै असलहरू असल हुनु हुन्छ है उहाँहरू है सबैजना नै मिलेर बस्नु हुन्छ एक अर्कामा एक अर्कामा माया गर्नु हुन्छ है एक अर्कामा दुःख सुखका है दुःख सुखका दुःख सुख पर्दा पनि एक अर्कामा है परिआए है एक अर्कामा धेरै नै सहायता गर्नु हुन्छ यसै कारण मलाई मेरो गाउँको धेरै नै माया लाग्छ र धेरै नै मन पनि पर्छ मलाई आफ्नो गाउँको है र मेरो गाउँमा बस्ने जति पनि मानिसहरू छन् है वरिपरिका सबैजना सबैजना नै एकदमै राम्रो हुनु हुन्छ र यसै कारण मलाई मेरो मेरो गाउँको बारेमा भन्नु पर्दा चाहिँ मेरो गाउँ गाउँ चाहिँ मलाई धेरै नै मन पर्छ